हाम्रो गाउँमा चै वजन बढाउने बढाउन खोज्ने व्यक्तिहरूको घरेलु उपचारहरू चाहिँ के भन्दाखेरि चाहिँ अब अहिले त प्रायः जस्तो डाइटिङमा बसिरहेको हुन्छ अहिलेको अहिलेको जेनेरेसनमा अन्त अब यदि अब साह्रै उनीहरू विक नै छ भने चाहिँ वजन बढाउन चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अब एकदम अब भिटामिन कुराहरू खान्छ प्रोटिन भिटामिनको कुराहरू जस्तै अब फ्रुट्सहरू भयो होइन फ्रुट्सहरू खान्छ अनि टाइम टाइममा खानाहरू खान्छ अन्त हेल्दी हेल्दी कुराहरू खान्छ त्यसरी नै अब वजन बढाउने कोसिस गर्छ अब